हाम्रो दार्जिलिङ जिल्लामा उपलब्ध केही स्थानीय आवासहरूका विकल्पहरू हुन गेस्ट हाउस सर्किट हाउस पब्लिक हस्टेल होटेल्स रुम भाडाहरू प्रसस्त नै पाइने गर्छ अनि सानो घरको भाडा होस् ठुलो घरको भाडा होस् दार्जिलिङमा भाडाहरू धेरै महँगो छन् र सानो घरको भाडा पनि नभनेको तिन हजार चार हजारदेखि धेरै नै भन्ने गर्छन् र धेरै महँगो छन् दार्जिलिङमा अनि शिक्षाको लागि आउनु भएका मानिसहरूको लागि पर्याप्त आवास आवास विकल्पहरू छन् जस्तै कि स्टुडेन्टको लागि स्कुल होस्टेल होस् कलेज होस्टेल होस् रुम रेन्ट होस् फ्ल्याट पाइने गर्छन् पेइङगेस्टहरू पेइङगेस्ट आदिहरू धेरै नै भाडामा पाइने गर्छन् तर यो भाडा धेरै महँगो छन् अरू जग्गा भन्दा किनभने दार्जिलिङमा भाडा धेरै महँगो छन्